विद्यालय हामी विद्यार्थीहरलाका लागि पढ्नुको लागि एकदमै सुबिस्ता अनि राम्रो जग्गा हो तर विद्यार्थीहरू कतिपय अबुझ प्रश्नहरू विद्यालयमा गर्नु सक्दैनन् त्यसैकारण उनीहरू साँझको ट्युसन वा कोचिङ लिन्छन् त्यही कोचिङ वा ट्युसनले उनीहरू कोकोइ बेला एति राम्रो अगि बढ्छन् कि उनी हर परिक्षातिर प्रथम अनि प्रथम प पदमा आउँछन् यि कुराहरूले ट्युसनलाई एति राम्रो अनि रोचक बनाउँछ यो सबै कुराहरले गर्दा ट्युसन हामी विद्यार्थीहरूका लागि एकदमै महत्वपुर्ण हुन्छ यहाँ धेरै कुराहरू छन्